हाम्रो भारत राज्यमा यो जनसङ्ख्याहरू भएको भएको त थुप्रै छ मेन मेन म भन्दैछु एउटा कलकत्ता भयो एउटा दिल्ली भयो अनि एउटा मुम्बई भयो र हाम्रो यो राज्यमा चाहिँ पपुलेसन चाहिँ यो जनसङ्ख्या चाहिँ थुप्रै छ किनभने अब मान्छेहरू बढेको बढेको गर्छ नानीहरू एकजना एकजना मान्छेले तिन चारजना जन्माउँछ अनि त्यसरी पपुलेसन बढेको बढेकै बढेको बढेकै गर्दछ अब सकारात्मक र नव नकारात्मक पक्ष चाहिँ के हो भने नकारात्मक चाहिँ थुप्रै छ किनभने अब पपुलेसन अब यो जनसङ्ख्या बेसी भयो भने त अब हामीले कामहरू पनि पाउँदैन अब कम्पिटिसन हुन्छ नि अब अब भिड हुन्छ अब ट्राफिकहरू हुन्छ अन्त हामी कामले हिँड्नुपर्यो भने अब ट्राफिक त अब एक घन्टामा पुग्नु छ भने दुई तिन तिन घन्टा दुई घन्टा अगाडि नै पुग्नुपर्छ किनभने ट्राफिक हुने गर्दछ अनि भिडभाड हुन्छ यो भिडभाडले गरेको कारणले गर्दाखेरि हामी त्यो छिटो नै बस्न सक्दैन अब हस्पिटलमा हेर्यौँ भने अब त्यतै बिम बिमारी अब त्यहाँ हामीले जग्गा पाउँदैनौँ अब हामी छिटै छिटो काममा पुग्नु छ भने हामी त्यहाँ छिटो पुग्दैनौँ ट्राफिक हुन्छ के हुन्छ के हुन्छ अन्त त्यही हो अन्त अब जब सकारात्मकको कुरा गर्नुपर्यो भने चाहिँ थुप्रै सकारात्मक पनि किनभने अब मान्छेहरूले हामीलाई हेल्पहरू गर्छ अब हामी कुनै यस्तो स्थितिमा छौँ भने अब हामीलाई हेल्पहरू चाहिरहेको छ भने मद्दतको जरुरत छ भने हामीलाई मद्दत पनि मिल्ने गर्दछ अन्त नकारात्मक भयो अब नकारात्मक चाहिँ कम्पिटिसन हुन्छ के हो अब त्योभन्दा म छिटो गर्ने त्योभन्दा म छिटो गर्छु गर्ने कि भन्ने जस्तो टाइपको अनि एउटै मान्छेले चार पाँचजना जन्माएको कारणले गर्दा चाहिँ पपुलेसन चाहिँ बढेको बढेको बढेको बढेकै बढेको बढेकै वर्ल्डमा हाम्रो अब इन्डिया भारत एक नम्बरमा आउन पनि अब केही समय पनि लाग्दैन